अब मलाई म चाहिँ जब फ्री हुन्छु मेरोमा टाइम हुन्छ त्यति बेला चाहिँ म फ्री टाइममा चाहिँ आफ्नो बगैँचामा जाने गर्छु झारहरू उखाल्छु फुलहरूतिर कोही फुलहरूमा किराहरू लागेको हुन्छ त्यो किराहरू झारेर झार्ने गर्छु फुलहरू मजाले स्याहार्ने गर्छु पानीहरू लगाउँछु कुन फुलमा मलहरू छैन कुन फुलमा मलहरू सकिएको छ त्यहाँनिर म गाईको मलहरू ल्याएर नाजाले माटोहरू मिसाएर फुलमा लगाउने गर्छु पानी लगाउने गर्छु अनि फ्री टाइममा त्यही हो फुलहरू स्याहऱ्यो यता उता घरहरू साफसफाइहरू हुन्छ आँगनहरू मजाले बढारछु खरेटोले बढारछु घरहरू कुचोले मजाले सफा गर्ने गर्छु पोचाहरू लगाउँछु फ्री टाइममा त्यही हुन्छ हाम्रो घरमा कामहरू त कोही कोही बेला बारीतिर पनि जाने गर्छु बेलाबेला बारीतिर सब्जीहरू के कस्तो हुँदैछ कत्रो कत्रो हुँदैछ त्योहरू हेर्ने गर्छु पानीहरू लाउनुपर्ने भयो कि भएन त्योहरू हेर्ने गर्छु म फ्री टाइमको बेलामा चाहिँ म यहीँ कामहरू गर्छु घरमा चाहिँ